हेलो गुड मर्निङ मिस ए म म स्नेहको आमा बोलेको कि ए मलाई स्नेह हाम्रो नानीले कस्तो डान्स गर्दैछ होला हौ भनेर सोध्नु मन थियो कि

हजुर

हजुर हजुर हुन्छ हजुर हजुर हजुर हजुर हुन्छ मलाई नानीले भन्दै थियो कि मलाई कल्चरल डान्समा गराउँछ कल्चरल यो प्रोग्राममा भनेर नानीले भन्दै थियो त अन्त मलाई त ला यसले कस्तो नाच्छ भन्ने भयो नि त कि अन्त राम्रो नाचेको छ कि छैन फेरि हालेको कति पनि भएको छैन भन्ने भयो नि त कि अन्त तपाईँलाई हजुर

हजुर

अहिले के कुन कुन ड्रेसहरू बनाउनुपर्छ होला सायद नानीहरूको हजुर हजुर ए हजुर हजुर हजुर ए हुन्छ हुन्छ अन्त नानी अघि आएको थियो कि मलाई भन्दै थियो अन्त म तपाईँको है सल्लाह लिनु मलाई ठिक लाग्यो नि त कि तपाईँ रिसाउनु त भएन होला नि

हजुर हुन्छ हुन्छ ए हुन्छ धन्यवाद मिस